जुनै चाहिँ यहाँ तपाईँहरूको यो प्रश्न छ भारतका केही लोकप्रिय गुरुहरू मध्ये चाहिँ जुन चाहिँ जसकोबाट चाहिँ म मैले एउटा म प्रेरित भएर चाहिँ मलाई योगपट्टि म ढल्के त्यसमा चाहिँ सर्वप्रथम त हामी टिभीमा मात्रै देखेको गुरु रामदेव बाबा उहाँले टिभीद्वारा पनि एउटा धेरै धेरै आशनहरू अहिले पनि उहाँ लागि पर्नु भएको छ एउटा समयमा नै टिभीमा आएर यस्तो प्रकारले गर्नु यो रोगको लागि यो ऊ गर्नु भनेर तर हालैमा चाहिँ उहाँको हेर्दै थिएँ र हालैमा चाहिँ म अहिले चाहिँ कालेबुङकै हिमाली योग संस्थामा जोडिएको छु जसमा धेरै सरहरू हुनुहुन्छ र तिनजनाले एकदमै हुनुहुन्छ महेस सर हुनुहुन्छ समिर सर हुनुहुन्छ उहाँहरूले नै हामीलाई दिन प्रतिदिन नै योगाहरू सिकाएर चाहिँ हामीलाई अझै पनि म त आफू मात्रै योग नगरेर चाहिँ म अरूलाई पनि एउटा यस्तो प्रेरित गर्नु चाहन्छु उहाँहरू पनि आउनुहोस् तपाईँहरू सुस्वास्थ्यको निम्ति चाहिँ आफ्नो शरीरलाई स्वास्थ्य राख्नुको निम्ति चाहिँ योग गर्नुपर्छ भनेर उहाँहरूलाई म जहिले पनि एउटा आह्वान गर्छु र मेरो गाउँ ठाउँको जति पनि छिमेकी महिलाहरू हुनुहुन्छ र गृहस्ती जीवन अप्नाएर है उहाँहरूलाई पनि भन्छु आफ्नो निम्ति समय दिनुहोस् एक घन्टा तपाईँले निन्द्रा माया मारेर बिहान उठ्नुहोस् किनभने हाम्रो बिहान पाँच बजीदेखि लिएर छ बजेसम्म एक घन्टाको हुन्छ यहाँनिर चाहिँ मङ्गल घाममा तिनजना गुरुहरूले सिकाउनु हुन्छ र उहाँहरूलाई म धन्यवाद दिनु चाहन्छु र अरू पनि आउनुहोस् र योगपट्टि जोडिनु होस् र आफ्नो शरीरलाई हेल्थ इज वेल्थ भन्छ नि स्वास्थ्य नै धन हो भनेर चाहिँ यो भन्न चाहन्छु